धेरै गर्मी भएको कारणले साथै सिलिङ फ्यानबाट चाहिँ त्यस्तो साह्रो हावा नआएको कारणले गर्दा चाहिँ मैले एउटा टेबल फ्यान अनलाइन अर्डर गरेँ त्यसको रिभ्यू हेर्दा चाहिँ धेरै राम्रो लाग्यो अनि त्यही भएर मगाएको तर मकहाँ आइपुग्दा खेरि चाहिँ त्यो फ्यान जुन मैले सोँचेको थिएँ त्यस्तो चाहिँ छैन रहेछ त्यहाँबाट जस्तो हावा आउनुपर्ने जुन शीतल शीतल मैले त्यो फ्यानबाट पाउनुपर्ने त्यो पाइनँ एकदमै नराम्रो रैछ त्यो मैले अठाह्र सयमा मगाएको थिएँ तर अठाह्र सय फ्याँकेको र नफ्याँकेको एउटै भएको जस्तो लागिरहेको छ त्यो फ्यानबाट चाहिँ मलाई हावा प्राप्त हुन सकेन शीतल प्राप्त हुन सकेन